खेतीमा सबै कुरो राम्रो लाग्छ खेती गरेपछि चाहिँ फलेको बेलामा चाहिँ झन् राम्रो लाग्छ मजाले अदुवा फल्यो भने अलैँची मजाले फल्यो भने खुसी लाग्छ धानहरू राम्रोसँग भयो भने चाहिँ खुसी लाग्छ सब सागसब्जीहरू मजाले फल्यो भने राम्रो लाग्छ खेतीमा सबै कुरो राम्रो लाग्छ राम्रोसँग फल्यो भने चाहिँ खुसी लाग्छ खेतीमा सबै कुरो लाउँछौँ धान गहुँ मकै अदुवा सब्जीहरू लौका करेला फर्सी काँक्रा सबै खुसी लाग्छ सबैमा राम्रोसँग फल्यो भने चाहिँ राम्रो खुसी लाग्छ